मैले चाहिँ कार बुक गरेको थिएँ म चाहिँ एकदम एमरजेन्सी सिलगढी जानु थियो तर अहिलेसम्म चालकै आइपुगेन होइन ड्राइभर नआइपुगेको कारणले गर्दाखेरि चाहिँ मैले अहिले कालिम्पोङ स्टान्डमा मैले पर्खेको झन्डै दुई घन्टा अढाई घन्टा हुन लागिसक्यो तर अहिलेसम्म ड्राइभरै आइपुगेको छैन हो अन्त त्यही भएर चाहिँ म यो क्याबलाई चाहिँ म क्यानसल गर्नु चाहन्छु अहिलेसम्म पर्खेको हो मलाई पनि हतार छ जानुपर्थ्यो तर चालक आइपुगेन अहिलेसम्म ड्राइभर नआइपुगेको कारणले गर्दाखेरि चाहिँ म यसलाई क्यान्सल गर्नु चाहन्छु